हेलो हजुर अँ याङ्कित याङ्कित दोकानबाट बोल्नुभएको हो ए मैले के अरे ए अस्ति त्यो उयो के अरे चामल आयो मैले भनेको हजुर ए मैले के हरे तपाईँलाई आज नि म मेरो त्यो अरू पनि सामान छ कि लिस्ट गरिदिन्छु कि तपाईँ लिस्ट गरेको छु कि त्यो चामल पनि एड गरिदिनुहोस् हो अन्त सामान के हरे यो पाली मलाई दालहरू अलिक बेसी हालिदिनुहोस् ल मुङ्गी दालहरू हालिदिनुहोस् ल नानीले अलिक मुङ्गी दाल नै खानु मन गरिरहेको छ कि त्यो अर्को अरू दाल अरू बेला लान्थेँ नि त्यो दाल भन्दाखेरि मुङ्गी दाल अलिक बेसी हालिदिनुहोस् हो अन्त रामभेँडाको भाउ घटेको छ अलिक कि

हजुर ए

होइन मलाई नि के हरे यसो गरिदिनुहोस् नि त्यसो भए लसुनहरू चाहिँ अलिअलि हालिदिनु लसुन रामभेँडाहरू चाहिँ नि अरू बेला लानु भन्दाखेरि अलिक कम्ती नै लगाइदिनुहोस् हो अन्त दाल अन्त साबुन अलिक हालिदिनुहोस् हो अन्त चामल त मैले अस्ति त्यो भनिसकेको थिएँ हो एक बोरा मैले भन्ने चामल आएको छ भने त्यही हालिदिनुहोस् अन्त क्यान्डल पनि लगाइदिनुहोस् ल क्यान्डल पनि हालिदिनुहोस् ल यो पाली अब बर्खामा हो मलाई त र रामभेँडाको चाहिँ दाम घटे अलिक राम्रो हुन्थ्यो है रामभेँडै चाहिन्छ बर्खामा सब्जीहरू कही राम्रो हुँदैन हो क्यान्डल मलाई दुई बन्डल हालिदिनुहोस् न अन्त कति सामान तपाईँले मलाई कहिले कति बेलासम्म यो सबै सामानहरू हाली सक्नुहुन्छ कि भरे म फेरि तपाईँलाई एकपल्ट फोन गर्छु हो अन्त मलाई त्यो तयारी बनाइदिनुहोस् न दुई कति दुई तिन घण्टामा सक्छ अँ हालिदिनुहोस् हालिदिनुहोस् त्यो पनि हालिदिनुहोस् हो हजुर पपकर्न लगाइदिनुहोस् मुङ्गी दाल मैले अलिकति बेसी लगाइदिनुहोस् भनेको छु हो अरू चाहिँ पहिला अन्त सधैँको जति लेखे मैले उयो लिस्ट बनाएर पठाएको छु नि मैले कि त्यो हेरेर हुन्छ हुन्छ म त्यो चाहिँ अन्लाइन पेमेन्ट गरिदिन्छु ल अहिले म नि होइन अहिले म बा आउँछु नि तपाईँ सामानहरू सबै रेडी गरिदिनुहोस् अँ त्यो नहालिदिनुहोस् होस् त्यति सामान नै हालिदिनुहोस् न ल अहिले म आउँछु नि तपाईँले मलाई भन्नुहोस् न अहिले म भ्याउँदिन कि अहिले एकछिनमा आउँछु दुई तिन घण्टा बाद चाहिँ हिँड्छु होला यहाँबाट कि

हुन्छ हुन्छ दिदी हुन्छ धन्यवाद हुन्छ